अब हाम्रो भेकमा भन्नपर्दा चाहिँ हाम्रो जुन अहिले इन्डियाभरिको है बाबा रामदेव भन्ने छ है उहाँको भिडियो हेर्नुहुन्छ सबैजनाले अन्त टिभीबाट भयो कसैले मोबाइलबाट है हेरेर त्यहाँबाट धेरै आसनहरू सिकेको छ प्रायः अब हाम्रो चाहिँ अब अब पद्मासन भयो एउटा सूर्यासन भयो अनि एउटा पश्चिमोत्तासन भयो अरू धेरै अन्य आसनहरू अब युट्युबहरूबाट है हेरेर यहाँको मान्छेले चाहिँ गर्नुहुन्छ है त्यत्ति नै